हेन्ड पम्पले पानी निकालेको त मैले अब यहाँ हाम्रो पहाडी इलाकामा भएकोले बसेकोले गर्दा दार्जिलिङमा बसेकोले गर्दा हेन्ड पम्पको त्यस्तो युजै गर्दिनँ किनभने हामी त म्युन्सिपल एरियामा भएकोले गर्दा म्युन्सिपलको पानी आउँछ डाइरेक्ट लाइनमा आउँछ त्यही थाप्यो त्यस्तो किसिमको योजना भएकोले गर्दा हामीले हेन्ड पम्प युज गर्नै पर्दैन हुन त देख्नु त देखेको छु किनभने तराई डुवर्सतिर पुरै हेन्ड पम्प युज गरे सिलगढीहरूतिर हेन्ड पम्पको युज भएको देखेको छु तर मलाई चाहिँ नि यसको बारेमा त्यस्तो अनुभव चाहिँ छैन जस्तो लाग्छ मलाई